अब भारत चाहिँ एकदमै ठुलो देश छ अब एक्दमै ठुलो जग्गा छ र अब यहाँनिर एकदमै डिफ्रेन्ट वेदर अन्त त्यहाँदेखिको क्लाइमेटहरू पनि डिफ्रेन्ट छ अब जस्तै यहाँनिर जाडोमा ब जाडो जाडो जग्गामा बस्ने मान्छेहरूले तातो तातो लुगा लगाउने गर्छन् अब जस्तै तातो तातो ट्राउजर तातो तातो ज्याकेटहरू होइन किनभने उनीहरूले जाडोमा छोटो छोटो लुगा लाएर त बस्नु सक्दैन त्यसैले उनीहरूले बाक्लो एकदमै जिउ ढाक्ने तातो तातो लुगा लगाएर बस्नुपर्छ अन्त त्यहाँदेखिको चाहिँ अब जस्तै यता अरू गरम जग्गामा बस्ने गरम जग्गामा बस्ने मान्छेहरूले चाहिँ अब छोटो छोटो पातला पातला अब ट्राउजरहरू किनभने पातला टिसर्टहरू लगाएर बस्ने गर्छ किनभने अब एक्दमै गरम भएको कारणले उनीहरूले चाहिँ तातो तातो लुगा लगाउनु सक्दैन र स अब वेदर अनुसारको क्लाइमेट अनुसारको उनीहरूले लुगा लगाउने गर्छ लुगा लगाउने गर्छ अब त्यही अब फेसन चाहिँ अब त्यस्तो खालको छ अब जाडो महिनामा जाडो पाराले नै अन्त त्यहाँदेखिको यता गरम महिनामा चाहिँ अब कस्तो पाराले हुन्छ अब जस्तै तातो तातो होइन एकदमै शीतल हुने खालको चाहिँ यस्तो खालको छ इन्डियामा फेसन चाहिँ अब जग्गा अनुसार क्लाइमेट अनुसार हेरिकन मान्छेले लुगा लगाउने गर्छ प पहिलाको तुलनामा चाहिँ अब भारतका तो लुगाहरू चाहिँ एकदमै परिवर्तन भएको जस्तो लाग्छ किनभने पहिलाको मान्छेहरूले चाहिँ घरमा बस्दाखेरि पनि सारी फरिया चोली लगाएर बस्ने गर्थ्यो र बाहिर जाँदा पनि त्यही लगाउँथ्यो तर अहिले चाहिँ मान्छेले सजिलोको लागि बाहिर जाँदाखेरि चाहिँ कुर्ता पाइजामा र पेन्ट टी सर्टहरू लाउने गरेका छन् अब त्यो पहिलाको समयमा केटाहरूले दौरा सुरुवाल घरमा बस्दा बाहिर जाँदा पनि त्यही लगाउने गर्थ्यो तर अहिले चाहिँ एकदमै बेसी अब फेसनमा चाहिँ परिवर्तन आइसकेको अब अहिले मान्छेहरूले दौरा सुरुवाल र त्यो चौ उयोहरू लगाउँदैनन् किनभने उनीहरूले अहिले पेन्ट टी सर्ट होइन अन्त त्यहाँदेखिको कुर्ता कुर्ता पाइजामाहरू लगाउने गर्छन् अन्त त्यहाँदेखिको चाहिँ त्यसैले चाहिँ अब पहिलाको हेरी चाहिँ अहिले चाहिँ फेसनमा चाहिँ एकदमै धेरै परिवर्तन आएको छ मलाई चाहिँ ख कस्तो भन्दाखेरिमा चाहिँ अब म मलाई चाहिँ अब म जेमा कम्फोर्टेबल हुन्छु मलाई त्यो लुगा लगाउनु चाहिँ मन पर्छ अब जस्तै म गरम महिनामा चाहिँ हाफ पेन्ट टी सर्ट अन्त त्यहाँदेखिको पातला पाइजामा र टी सर्टहरू लगाएर बस्छु अब गरम महिना चाहिँ भित्रबाट तातो तातो इनरहरू लगाउँदिन तर जब जाडो महिना आउँछ त्यति बेला चाहिँ तातो तातो जम्पर सुरुवाल होइन अन्त त्यहाँदेखिको जम्पर तातो परेको ट्र्याक मोजा टोपीहरू लगाएर बस्छु अन्त त्यहाँदेखिको चाहिँ अब त्यही हो बजार जाँदाखेरि पनि अब जाडो महिनामा एकदमै तातो तातो लुगा र गरम महिनामा कम्ती पातला पातला लुगाहरू लगाउँछु अन्त त्यहाँदेखिको यो लुगाहरू चाहिँ म प्रायः चाहिँ बजारबाटै किन्छु तर कोही कोही बेला चाहिँ म अनलाइन पनि उयो के पो भन् अनलाइन पनि अर्डर गर्छु बजारमा गएर भने चाहिँ हामीले अलिक बार्गेनिङ गरिकन किन्ने गर्छौँ तर अनलाइनमा चाहिँ बार्गेनिङ गर्नु सक्दैन अन्त त्यहाँदेखिको चाहिँ त्यसै कारण म प्रायः जस्तो लुगा चाहिँ बजारबाट नै किन्ने गर्छु